हजुर

हजुर तपाईँ मेरो ब्याङ्कको कस्टमर बोल्नु भएको ए अँ तपाईँलाई तपाईँको नाम के हो ए हजुर हामी यहाँ ब्याङ्कबाट लोन प्रोभाइड गर्दैछौँ त अनि तपाईँले पहिला पनि एउटा एप्लिकेसन गर्नु भएको थियो अनि त्यो एप्लिकेसनको आधारमा चाहिँ अनि तपाईँलाई यो एग्रिकल्चरको लागि लोन अनि पशुपालनको लागि लोन त्यसको सब्सिडीहरू छ होइन अनि तपाईँ गर्नु इच्छुक हुनुहुन्छ भने चाहनु हुन्छ भने चाहिँ अनि हामी तपाईँको फर्म फिलअप गरिदिन्छौँ हामी यहाँ प्रोसेसमा लगाइदिन्छौँ तपाईँ इच्छुक हुनुहुन्छ त्यसकै लागि चाहिँ तपाईँसँग त्यही त्यसकै लागि त म यहाँ बात मार्दैछु तपाईँसँग अब तपाईँ कस्टमर हुनुहुन्छ अनि म त्यही कारण तपईँलाई बात गर्दैछु हो तपाईँलाई यसमा सब्सिडी पनि छ थ्री पर्सेन्ट गरेर पाउँछ तपाईँले यो लोन होइन त्यो लोन तपाईँले लोनको इन्ट्रेस्ट थ्री पर्सेन्ट अब सैकडा गरेर सैकडा थ्री पर्सेन्ट गरेर तपाईँले दिनुपर्छ अन् तपाईँले जब बादमा यो मन्थली हुन्छ यो त महिनै पिछे तपाईँले तिर्नुपर्छ यो ब्याङ्कले डिमान्ड बनाएको हुन्छ अनि तपाईँले त्यो अनुसारले प्रिन्सिपल विथ इन्ट्रेस्ट त्यो अनुसारले तपाईँले तिर्नुपर्ने हुन्छ मन्थली अनि जब तपाईँले सालमा यो तिरी सक्नुहुन्छ त्यति बेला तपाईँले ट्वेन्टी पर्सेन्ट तपईँले बिस उयो पनि पाउनुहुन्छ सब्सिडी पनि पाउनुहुन्छ तपाईँको लागि यो तपाईँले यदि गर्नु चाहनु हुन्छ भने तपाईँके डकुमेन्ट लिएर आउनुपऱ्यो तपाईँको आधार कार्ड प्यान कार्ड अनि पासफोटो तपईँको भोटर कार्ड चाहिँ लिएर तपाईँ आउनुपऱ्यो तपाईँको पासबुक त्यो चाहिँ मेन अँ हुन्छ हुन्छ हुन्छ